भन्नुपर्दा चाहिँ अब पशु पालनसँगको भन्दा चाहिँ अब हाम्रोमा है पशुहरू त त्यही हो गाई छ बाख्रा अब त्यस्तै हुन्छ पशुहरू सुँगुरहरू भयो थुप्रो छ पशुहरू है त्यो पशुलाई स्याहार्नुको लागि चाहिँ साह्रो पर्छ बिहान उठ्नु पऱ्यो बिहान उठेर आगो फुक्नु पऱ्यो दाना पकाउनु पऱ्यो दाना दिनु पऱ्यो त्यहाँदेखि त्यो दिइसकेर पाक्यो पछि फेरि दाना रेडी गऱ्यो दाना रेडी गरेर फेरि गाईलाई दिनुपऱ्यो त्यहाँदेखि त्यो दाना दिइसके पछि दुध दुहुनु पऱ्यो दुध ल्यायो दुध पकायो अन्त दुध पकायो कति चिया खाने अलिकति राख्यो त्यहाँदेखि दुध जमायो हो दुध जमाए पछि त्यही कति अब जमिन्छ हो दुई दिन तिन दिन चार पाँच दिन कति दिन जम्मायो त्यहाँदेखिको घिउ निक्लिन्छ मही पार्नु पर्छ घिउ निक्लिन्छ घिउबाट पनि अब घिउ बेच्यो भने नि पैसा हुन्छ अब छुर्पी पनि हुन्छ त्यहीमा छुर्पी महीबाट छुर्पी बनाउँदा भयो छुर्पी बेच्दा पनि भयो हो छुर्पी बेच्यो मही अब मही पकाएर चाहिँ छुर्पी हुन्छ हो छुर्पी बनाउँदा पनि हुन्छ अन्त थुप्रै चिज हुन्छ अब त्यो छुर्पी बेच्दा पनि पैसा नै हुन्छ घिउ घिउ चाहिँ अलिक महँगो अब पैसा आउँछ घिउबाट चाहिँ अब चार सौ रुपियाँ केजी परिहाल्छ हो अन्त आम्दानी पनि त्यस्तै हुन्छ अब सुँगुरहरू पालेको छ भने नि त्यही हो सुँगुरलाई नि चारोहरू दिनुपऱ्यो ल्यायो पकायो दियो गर्नुपर्छ सुँगुररलाई पनि झन् साह्रो लाग्छ सुँगुरको त लादी सफा गर्नुपऱ्यो फेरि हो हग्छ हो फेरि चारै खानेमा हग्छ मुत्छ त्यसलाई सफा गर्नुपऱ्यो त्यहाँदेखिको चारो ल्यायो हो दाम्चा आफ्नोमा हुँदैन फेरि त्यस्तै हो अर्काकोमा गयो दाम्चा ल्यायो गर्नुपर्छ दाम्चा लिएर आएर काटकुट गऱ्यो पकाउनु पऱ्यो हो पकाइ सकेपछि त्यहाँदेखि तिनीहरूलाई फेरि एक टाइम मात्रै दिएर नि हुँदैन हो तिन तिन टाइम दिनुपर्छ बिहान पनि दिनुपर्छ हो बाह्र बजीतिर पनि दिनुपर्छ त्यहाँदेखि राती पनि दिनुपर्छ हो पाँच छ बजी पनि दिनुपर्छ आम्मम सुँगुरलाई चाहिँ अलिक साह्रो पर्छ हो गाईलाई त पनि त्यही हो गाईलाई पनि गोबर सोर्नुपऱ्यो हिलो बनाउँछ हो झिक्रा टिप्नु पऱ्यो सोत्तर सोरेर ओछ्याउनु पऱ्यो मल बनाउनु पऱ्यो हो मलहरू पनि अब मलहरू नि काम लाग्छ हो बारीतिर सागसब्जी लाउनु पनि पऱ्यो अब सागसब्जी रोप्नु पनि त्यही हो मल बिना हुँदैन फेरि हो त्यस्तै मलै चाहिन्छ अन्त अरूकोमा किन्नु भने अब फेरि महँगो परिहाल्छ हो आफूले पालेको जस्तो हुँदैन अन्त त्यसरी गर्नुपर्छ अब बेच्ने कुरो त त्यही हो कुखुराहरूबाट पनि हुन्छ हो कुखुराहरू कोही बेला बेच्दा नि भयो कोही बेला काट्यो मासु पकायो खायो हो त्यसो गर्नु पर्छ पाहुना पात आउँदा चाहिँ त्यो कुखुराहरू छ भने चाहिँ अलिक सजिलो हुँदारहेछ फेरि हो पकाएर दिनु सजिलो हुँदारहेछ फेरि बस्तीको कुखुरा मन पराउँछ हो बस्तीको मासु अब ब्रोइलर भने बजारे मिठो हुँदैन हो बस्तीको कुखुराहरू सबैले मन पराउँछ फेरि हो बस्तीको कुखुराको मासु खान्छु भन्छ अन्त पकाइदिनुपऱ्यो फेरि भएन दुधसँग फेरि दुधबिना चाहिँ हुँदै नहुने चिया नखाइ नहुने हुन्छ हो चिया त फेरि तिन टाइम जस्तो चिया खानु पर्छ हो बिहान पनि खानुपर्छ बेलुका पनि अब दिउँसो पनि खानुपर्छ हो अब कोही मान्छे आउँछ चिया बनाइदिनै पऱ्यो दुध बिना त हुँदै हुँदैन झन् हो दुध त अब छैन भने पनि किन्नु पर्छ हो किनेर नि खाइ हुन्छ कोही बेला चाहिँ त्यस्तो हुन्छ हो अब बेच्ने कुरोहरू त अब के के हो हो अब निक्लिन्छ सागसब्जी हुन्छ अब कोही बेला यसो सागहरू रोप्यो अब सागहरू पनि अब जाइहाल्छ बिस रुपियाँ मुठाहरू जस्तो गरेर हो त्यहाँदेखि कोपीहरू बन्दकोपीहरू फुलकोपीहरू बेच्यो हो त्यस्तो अब रोप्नु चाहिँ पऱ्यो हो आलुहरू नि रोपराप गर्नुपऱ्यो बस्तीमा त अब हुन्छ पानी चाहिँ चाहिन्छ हो रोपराप गरेर बेच्नुपर्छ फेरि भएन अब हाम्रोतिर त फेरि पानी फेरि दुःख छ हो पानी आउँदैन आलुमा त फेरि पानी भिजाउनु पऱ्यो हो अन्त त्यसरी गर्दै रोपाइ हुन्छ त्यो सागसब्जीबाट पनि हुँदैछ अलिअलि त हो अन्त घरमा चाहिँ अब पुरै पैसाहरू चाहिँ अब त्यसरी आउँदोरहेछ हो सागसब्जीहरू लगाएर अब मासुहरू म मासुहरू पनि खै खानु पनि राम्रो हो तर नराम्रो जस्तो लाग्छ हो पैसा अब कति त आफूले सुँगुरहरू पालेको छ भने चाहिँ अब थुप्रो हुन्छ सुँगुरहरू पाल्यो भने हो त्यसलाई स्याहार्नु चाहिँ साह्रो पर्छ सुँगुर फेरि बेचेर अब हो मासु काटेर दुई सौ रुपियाँ गरेर जान्छ हो दुई सौ दुई सौ पचास छ कति जग्गामा हो त्यसरी बेचेर अब पैसा हुन्छ आम्दानी त हुन्छ अलिक बेचेर हो अन्त फेरि भएन हो अब त्यो कति पो हो गर्नु अब हो मासु पनि मासु पनि बेसी अब बेच्नु पनि अब कतिले त अब कति काटेको हौ पनि भन्छ हो फेरि हो साह्रो छ मान्छेलाई यसै गर्दा हुँदैन उसै गर्दा नि हुँदैन अन्त पशु पशुहरू पाल्नु नि मलाई त घरिघरि त साह्रो लाग्छ अब थुप्रो छ हो त्यही माथि हो थुप्रो थुप्रो पशु पाल्नु पर्छ हो घाँस काट्नु पऱ्यो त्यस्तै बिहान उठ्नु पऱ्यो घरको काम गरेर घाँसमा जानु पऱ्यो घाँस पाउँदैन फेरि हो अहिले त पलाइरहेछ र अहिले त पाउँछ पछि अलिक अस्तितिर त हामी त घाँस नपाएर कहाँ कहाँ पुग्नुपर्थ्यो नि हौ पशु पाल्नु पनि साह्रै छ घाँस काट्नु पऱ्यो हिलो बनाउँछ मुत्छ हग्छ गोबर टिप्नु पऱ्यो बडाल्यो कुडाल्यो गर्नुपर्छ हो आम्ममम झिक्रा अम्लिसोको घाँस दियो पनि त्यत्तिकै गाई बस्तु स्याहार्दा नै आधा दिन जान्छ हो त्यस्तै गाईलाई त झन् के भन्नु र गाईबस्तुहरू त्यही हो अब हो बाख्रालाई पनि त्यस्तै साह्रो पर्छ बाख्रालाई त फेरि चिसोमा पनि राख्नुहुँदैन हो छेर्नु थाल्छ हो बाख्रालाई त फेरि सुक्खामा राख्नुपर्छ फेरि त्यो बाख्रा चाहिँ अब अब बगाल माग्छ बगाल दिनुपऱ्यो बाख्रा चाहिँ छिट्टो हुन्छ तर बाख्रा पनि अब बेच्नु त अब खसीहरू बनाएर बेच्यो भने त अब दस हजार आठ हजार हो त्यस्तोमा बिक्री हुन्छ हो खसी बनाउनु पायो भने त अब बोकाहरू छ भने त अब तिनीहरूले पाउँछ त्यहाँदेखि बाख्रा त्यो जुन पठेग्रीहरू पनि बिक्री हुन्छ हो बाख्रा पनि थुप्रोबाट हुन्छ निकै आउँछ आम्दानी हुन्छ अब त्यो बाख्रालाई पनि साह्रै छ दाना दिनुपऱ्यो घाँस घाँस हाल्नु पऱ्यो फेरि त्यो बाख्रालाई चराउनु नि पऱ्यो हो पशु पाल्नु सजिलो कहाँ छ र अब हो घाँस हाल्नु जानु पऱ्यो त्यो काटेको घाँस खाँदैन त्यस्तै हो अर्काको पो बिगार गरिदिन्छ भन्ने त्यस्तै अर्काको बिगार गरिदिन्छ कति त उ आम्ममम इस्कुसको झ्याल पनि खाइदिन्छ सागसब्जी पनि खाइदिन्छ फुल पनि खाइदिन्छ बाख्राले त झन् कस्तो रिस उठ्छ त्यो बाख्राले खाएको फेरि घाँसहरू हतपत पलाउँदैन अम्लिसोको ठुटा नि खाइदिन्छ हो जे पायो त्यही खान्छ हौ बाख्राले त झन् करेला धरी पनि खाइदिन्छ हौ सागसब्जी नि खाइदिन्छ हो सबसे रिस उठ्दो चाहिँ बाख्रा हुन्छ हो बाख्राले चाहिँ खत्तम गर्छ त्यसले खाएको चिज हतपत पलाउँदैन पनि हो फेरि बिक्री चाहिँ त्यही नै हुन्छ फेरि हो त्यस्तो हुन्छ त्यहाँदेखिको त्यही हो सुँगुर सुँगुरलाई चाहिँ पाल्नु पुरा साह्रो पर्छ एक नम्बरमा सुँगुर साह्रो छ हो सुँगुरलाई चाहिँ एकदमै त्यसको चाहिँ लादी नै त्यो लिदीहरू सफा गर्नु नै एकदम साह्रो पर्छ अन्त आफू बिमार भएको बेलामा त गाईबस्तु त नस्याहारौ जस्तो हुन्छ नि हौ आफू बिमार भयो भने त कसैले पनि हेर्ने हुँदैन हो घरमा पनि अन्त आफै बिमार भयो भने त त्यो गाईबस्तु त नहेरे नि भयो नस्याहारे नि हुन्छ त्यहाँदेखिको त त्यो गाईबस्तुहरू त के भन्नु अब जन हुनेलाई मात्रै हो एक्लै दुक्लै हुनेले त नपाल्दा नि हुन्छ अब कहाँ कहाँ जानु पाएन हो काहीँ जानुपऱ्यो अचानक भने खेताला लगाइराख्नु पऱ्यो हजिरा दिनुपऱ्यो हो आम्ममम दिनको पाँच सौ रुपियाँ छ फेरि त्यस्तै हो घाँस काटिदिन्छ दुई भारी अन्त हो आफूले जस्तो राम्रो पनि याद गरिदिँदैन अन्त त्यो त्यो के भन्छ अब त्यो गाईबस्तुलाई त्यस्तै छ अम्लिसोको घाँस काट्यो अम्लिसोको झिक्रा त्यो मुनिको फेद काट्नु पऱ्यो सफा गर्नुपऱ्यो हो बारीहरू सफा त हुन्छ हन गाईबस्तुहरू पालेर गाईबस्तुहरू पनि अब कम्ति छ भने चाहिँ राम्रो रहेछ हौ बेसी त अब पाल्नु पनि साह्रो पर्ने रहेछ हो जन पनि हुनुपर्ने रहेछ अब आफू कतै गएको बेलामा चाहिँ अब त्यो उनीहरूले हेरिदिन्छ नि गाईबस्तुहरू पनि हो अन्त त्यही मलाई चाहिँ त्यस्तै लाग्छ कोही बेला अब कुखुराहरूबाट पनि हुन्छ आम्दानी फेरि कुखुराहरू पनि चिङ्नाहरू बिक्री हुन्छ हो कुखुराहरू पनि अब अन्डाहरू पनि अब बिक्री हुन्छ अन्डा पनि बाह्र रुपियाँ गोटा जाइहाल्छ बस्तीको हो ब्रोइलरको भने त एक ट्रेमा अब दुई सौ त्यस्तो लाग्छ हो एक सौ असी दुई सौहरू लाग्छ हेरीहेरी छ हो अन्डाको दाम पनि अन्त ब्रोइलरको पनि त्यस्तो छ अनि उयेसको पनि फेरि ब्रोइलर पाल्नु पनि साह्रै छ नि ब्रोइलरले पनि त्यस्तै गर्छ अब हो त्यसलाई सुक्खा राख्नुपऱ्यो तातो पानी उमालेर सेलाएर दिनुपऱ्यो साह्रो छ बाख्रालाई पनि के भन्नु र त्यो छ्या बाख्रालाई हरे ब्रोइलरलाई पनि साह्रो छ लाइट चाहियो बिजुली फेरि हो खर्च पनि हुन्छ बिल पनि उठाउँछ हो कमाउने बाटो त हुन्छ नि एकपट्टिबाट एकपट्टिबाट जाने बाटो हुन्छ नि त अनि हामी बस्तीकोलाई त फेरि साह्रो पर्ने रहेछ हौ सबै थोक काम गर्दाओर्दा हो अन्त के भन्नु र हौ घरि घरि त म त हरेस पनि लाग्छ अन्त एक्लै हुँदाखेरि त अब अहँ हुँदैन रहेछ हौ साथीहरू छ भने चाहिँ यसो अब अँ है सघाइदिन्छ साथीहरूले हो पशुहरूलाई यसो हरिदेऊ है भन्यो भने हेरिदिन्छ घाँस काट्नु नै अलिक अब जस्तो पायो त्यस्तै खाँदैन हो फेरि तितेपातीहरू खाइदिँदैन गाईबस्तुले पनि कालो बनमारा नि खाइदिँदैन हो खरुकी घाँस भन्नु पनि अब खरुकी घाँस काट्नु जानुपर्छ यहाँ पुग्नु पर्दैन हो खरुकी घाँस मिठो मिठो खोज्छ फेरि त्यो गाई पनि खत्तम छ फेरि हो त्यो एक खालको गाई फेरि दुधिलो दिन्छ दुध दिने हुन्छ एउटा फेरि दुध दिने हुन्छ हो बेसी कराउने पनि हुँदो रहेछ हौ पशुहरू त गाई कराउँछ त्यस्तै हो घर उचालिदिन्छ अलिक ढिलो भयो भने त घाँस हाल्नु चाहिँ ढिलो भयो भने घर उचाल्दिन्छ गाउँ हल्ला गर्छ फेरि हो यसले त घाँस काटेन रहेछ क्या हौ भोकै रख्यो भन्छ पनि त्यस्तो पनि हुन्छ हो अन्त त्यही हो म त बेचिदिउँ जस्तो पनि लाग्छ घरिघरि त अनि त्यो बाख्राहरूलाई चाहिँ अलिकति साह्रो पर्छ हौ चरन हाल्नुपर्छ हो बिहान लगायो भने अब गोठला गर्नुपर्छ आफूलाई भोक लागिसक्दाखेरि पनि तिनीहरू चरिसक्दैन हो कुदेको कुदेकै गर्छ हो घाँस बिगार्छ चराएन भने फेरि त्यतिकै नि चराएन भने अर्काको बारीमा बिगार गर्नु जान्छ हो अर्काको बिगारिदियो भने फेरि फाइन तिराइ हुन्छ हो अन्त फाइन तिऱ्यो फाइन तिर्नु पनि अन्त हो साह्रो छ अन्त त्यही भएर नि कस्तो साह्रो पर्छ अन्त कमाउनु पनि अब त्यही घरको बुढोहरू कमाउँछ नि अब घरको आमा हत्तु हुन्छ नि काम गराइले हो फेरि नानीसँग त साह्रै पर्ने रहेछ दुईजना नानी पनि स्कुल जाइहाल्छ हो छुट्टीको बेलामा चाहिँ यसो तिनीहरूले नि घाँसहरू काट्नु सघाउँछ ओर्छ हो हाम्रो एउटा सानै नानी छ फेरि हो त्यसलाई फेरि बाजेसँग दिइराख्नु पर्छ त्यहाँ बाजेलाई दिएर हेर्नुपर्छ आ साह्रो डरलाग्छ हौ घरिघरि त मलाई पनि बाख्रा चराउनु बाख्रा त डल्लै बेचिदिउँ जस्तो पनि लाग्दैछ हौ घरिघरि त कि अन्त के गर्नु गर्नु पनि हुन्छ यसो छ भने त बेचबाच गरेर पनि हुन्छ पशुहरू त पाल्नुपर्छ भने जस्तो पनि लाग्छ हो अन्त के गरौँ गरौँ हुँदैछ हौ म त घरिघरि त बाख्रा पनि बेचिदिउँ जस्तो लाग्छ हो केही नपालौँ नपाली बसौँ जस्तो लाग्छ फेरि कसरी घरमा त थपक्कै बस्नु त हो गाईबस्तु नपाली त ए यिनीहरू त अल्छे भयो भन्छ हो गाउँको मान्छेको पनि राम्रो छैन नि बानी बेहोरा फेरि हो अब हेरिदिँदैन अन्त त्यही हो फेरि पैसा बिना कसैले काम गरिदिँदैन खेतालापात लाउनुपर्छ हो अन्त काटिदेऊ है भनेर भन्यो भने पनि उनीहरूले म भ्याउँदिनँ भन्छ हो त्यस्तो छ साह्रो पर्छ नि अन्त अन्त गाईबस्तु पनि नपाली पनि नहुने बस्तीमा बसेर घर पनि हेर्नुपऱ्यो सरसफाई पनि राख्नुपऱ्यो हो अन्त त्यो बाख्राले दिमाग खराब गर्छ त्यस्तै गाईले पनि रिस उठाउँछ त्यस्तै जति घाँस दिँदा पनि कराउँछ कोही बेला त हो के नहुँदो रहेछ हो अन्त गोरुहरू पाल्नु चाहिँ अलिकति सजिलो हुन्छ हो गोरुहरू पाल्नु चाहिँ गोरुहरू चाहिँ अब यसो बारी जोतेर अब अलिक भए पनि पैसा हुन्छ एकदुई रुपियाँ भए पनि हुन्छ हो अन्त गोरूहरू चाहिँ अब गोरुहरू चाहिँ बारीहरू जोतजात गर्नु हुन्छ हो धानहरू रोप्दा अलिक पैसा हुन्छ त्यस्तै धान रोप्दाखेरि त अब के भन्नु र धानहरू रोप्दाखेरि त अब गाई गोरुहरूको त हत्तु नै हुन्छ नि कसले अब धान नरोपिन्जेलसम्म फेरि अर्को अर्कोले पनि भन्छ त्यहाँ नदिएर पनि भएन हो अर्कोले माग्छ त्यसलाई नदिइ हुँदैन अर्कोले माग्छ पैसा चाहिँ आउने तर गोरुहरूको चाहिँ हत्तु हुने रहेछ हौ पशुहरूको माया पनि लाग्छ हौ फेरि हो नपालौँ जस्तो पनि लाग्छ माया पनि लाग्छ के गर्नु र अब अब मान्छे भए पछि पाल्नै पर्दो रहेछ अन्त त्यही पैसा रुपियाँ चाहिँ हुने कि तर पाल्नु चाहिँ साह्रो पर्ने रहेछ हो यस्तै हुन्छ अब हामी त अब के गर्नु गर्नु कम्ति पालेर पनि बेचिदिउँ जस्तो पनि लाग्छ घरिघरि त अरू त बेचिदिउँ जस्तो पनि लाग्छ हौ म त के गर्नु गर्नु पनि हुन्छ हो यसो सल्लाह गरौँ जस्तो लाग्दैछ बेचिदिउँ जस्तो लाग्दैछ हुनु पनि बेसी नै भयो जस्तो लाग्दैछ हौ अब बाख्रा छ बिसवटा जस्तो बाख्रालाई स्याहार्नुलाई नि कस्तो साह्रो पर्छ नि अब बाख्रा बिसवटा छ हो अब दुइवटा त ब्याउने छ अन्त अर्को बच्चाहरू पनि आउँदैछ अब हो यिनीहरूलाई स्याहार्नु साह्रो छ बियाउँछ फेरि च्याल्याल्या हो रिस उठ्दो कराउँछ त्यस्तै घरि खोरमा खुट्टा हाल्छ उत्तानो लडिजान्छ हो खुट्टा भचाउने डरसरी बाख्रालाई पनि यत्ति साह्रो दिमाग खराब गर्छ कि यो बाख्राले चाहिँ अब माथा गरम बनाउँछ हो म त कोही बेला त रिस उठ्छ नि हौ अन्त सबसे साह्रो चाहिँ मलाई के लाग्छ भने नि गोबर सोर्नु साह्रो पर्छ हौ ढाँड दुख्छ हो अन्त ढाँड दुख्छ गोबर सोर्नु पर्छ फेरि हो गोबर सोहोरेन भने पनि त्यत्तिकै याङयाङ गर्छ घरकोले हो मैला राख्यो भन्छ हो सुँगुर आम्मममम मेरो त दिनै जान्छ हौ गोठैमा जान्छ दिनभरि लाग्छ दिनभरि स्याहार्नु पर्छ गाईबस्तुलाई स्याहार्दा स्याहार्दा म त जुनी बित्ला जस्तै भइसकिसक्यो यो गाईबस्तुले पनि गर्ने काम चाहिँ दिँदैन रहेछ पशु पाल्नु चाहिँ सजिलै रहेछ सजिलो चाहिँ अब खट्नु चाहिँ पऱ्यो एक नम्बरमा त्यही हो खटेन भने चाहिँ के पनि नहुने रहेछ नि त हो अन्त खटेन भने चाहिँ काम नलाग्ने रहेछ मान्छे अल्छे हुने रहेछ पशु पालेन भने चाहिँ अल्छी भइहाल्दो रहेछ हो अन्त म चाहिँ अल्छी गर्दिनँ तर पशु पाल्नु मलाई रहर लाग्छ अन्त पशु प्राणीहरूदेखि चाहिँ अब एकदमै मलाई चाहिँ ठिक लाग्छ कुखुरा पनि पालिदिन्छु हो अन्त सुँगुर पनि पाल्छु सुँगुर सुँगुर चाहिँ तिनवटा छ हो तिनवटाले चाहिँ अब दिनभरि लाग्छ तिनवटालाई पाल्नु चाहिँ अब तिनवटाले चाहिँ यति साह्रो दिमाग खराब गर्छ हो तिनवटाले चाहिँ तिनवटालाई चारो पकाउनु पर्छ यत्रो ठुलो भाँडामा चाहिँ चारो पकायो अन्त पकाए पछि सेलाउनु पर्छ हो अन्त दिनुपर्छ आम्ममम दिनमा दुई टाइम चारो पकाउनु लाग्छ अन्त घरको काम गऱ्यो घरिघरि अब बाजेले पनि सघाउँछ यसरी गर्दै बस्छु म त के गरौँ गरौँ बनाउँछ घरिघरि यसो गर्दा पनि हुँदैन उसो गर्दा पनि हुँदैन हो बाख्राले त नि बाख्रा चाहिँ एक नम्बरमा मलाई दिमाग खराब गर्छ हो बाख्राले अन्त त्यस्तै छ पशुहरू त अब पाल्नु राम्रो पनि हो एक प्रकार त बिमार हुँदा चाहिँ साह्रो पर्ने रहेछ हौ